टि सर्ट ओभरअल त राम्रै छ तर मलाई एउटै मनपरेन त्यसको प्रिन्टिङ अलिकति त्यसमा त्यसको जुन प्रिन्टिङ छ मैले सबै छानेरै लिएको तर पनि छान्दा पनि लास्टमा पनि प्रिन्टिङ भएकै थियो त्यो प्रिन्टिङ चाहिँ मलाई चाहिँ अलिकति मनपरेन त्यो मात्रै अब निगेटिभ एक्सपेरियन्स रह्यो यो प्रडक्टको